मेरो घर छेउमा चाहिँ एउटा प्रधान फास्ट फुड भन्ने खोलेको छ अस्ति हिजो अस्ति होइन त्यहाँ तपाईहरूले के भन्नु हुन्छ मटन बिरियानी होइन त्यहाँ सबै पाउँछ मटन फ्राइड राइस अब माछा भातहरू भन्छ होइन त्यहाँ सुँगुरको मासु सागहरू मिसाएर मज्जाले बनाउँछ तपाईँले भन्नुहोस् घर होम डेलिभरी हो तातो तातो घरमा आइपुग्छ हामी जहिले पनि उपलब्ध हुनेछौँ